स्थानिय बजारमा कृषि उत्पादनहरू पुऱ्याउन जन्तालाई धेरै असुबिस्ता हुन्छ किनभने सामान बोक्नलाई कुल्ली पाइँदैन ट्याक्सी पाइँदैन र ट्याक्सी चलाउनका निम्ति जुन सडक छन् त्यो सडक खाल्डै खाल्डाले भरिएको छ र बजारमा भिड भएकोले गर्दा जताततै पसल खोलेर बस्न पनि सकिँदैन